मैले एउटा ब्याग अर्डर गरेको थिएँ अनलाइन अनि त्यो चाहिँ मलाई त्यति ठिक लागेन किनभने जुन क्वालिटी मैले एक्सपेक्ट गरेको थिएँ त्यो ब्यागको जब मैले पाएँ त्यो पनि एकदमै डेलिभेरी एकदमै लेट भयो अनि त्यो जब मैले पाएँ त्यसको क्वालिटी चाहिँ एकदमै राम्रो थिएन जति मैले पे गरेँ त्योभन्दा चाहिँ एकदमै ब्याड क्वालिटीको पाएँ मैले अनि त्यसको कलरहरू पनि एकदमै राम्रो थिएन ओभरअल त्यसको रेटिङ चाहिँ एकदमै म राम नेगेटिभ थियो त्यसको उयो चाहिँ